आबो मैले कहिल्यै ठुलो मूर्ति कि कलाहरू चाहिँ बनाएको छुइनँ तर स्कुलमा हामी बनाउँछौँ नि यस्तो पार्यावरणहरूको लागि मोडलहरू तब चाहिँ मैले मोडल बनाएको छु र यो मोडल बनाउनुको लागि चाहिँ मेरो प्रेरणा मेरो मिस हुनुहुन्थ्यो होइन तब मैले मिसलाई मो बनाउनु सक्दिनँ मलाई बनउनु आउँदैन भनेर भन्दाखेरि चाहिँ मलाई मिसले नै तिमी बनाउनु सक्छौ होइन एकपल्ट कोसिस गर भनेर मलाई आइडिया दिनुभएको थियो र मैले यो मोडल बनउँदाखेरि सामना गर्नु परेको चुनौतीहरू चाहिँ मलाई समयको अलिकति अभाव भएको थियो र बनाउने सामान पनि अलिकति कम्ती भएको थ्यो तर फेरि त्यही समानहरू मिलाएर मैले समयमै मोडल बनाउन सक्षम भएँ